हेलो

त्यही त तिमीलाई एउटा कुरा भनौँ भनेको सुन्दैछौ त्यही त तिमीले के अरे एउटा पाइप बनाउने मान्छे खोजिदिन्छौ कि प्लम्बर खोजिदिन्छौ कि भनेर भनेको हौ तिमीलाई खोज्नु सक्छौ

के अरे दिनु सक्छौ तिमीले अन्त राम्रो मान्छे खोजिदेऊ पाइप बनाउने हो

राम्रो मान्छे खोजी राम्रो मान्छे खोजिदिनु पऱ्यो तिमीले राम्रो खोजिदियो भनी अब राम्रोसँगले के अरे काम गरिदियौ भने पैसा राम्रो पाउँछ उसले मेरो चिजहरू रिपेरिङ गर्नु छ रिपेयर गर्नु छ पाइपहरू बनाउनु परेको छ हौ त्यो राम्रो मान्छे खोजेर ल्याइदिनु सक्छौ सक्छौ ल्याउनु ए को छ सिपालु सिपालु को छ मलाई मन पर्ने छ के त मैले मैले उसले काम गरेको मलाई मन पर्नु पऱ्यो नि त फेरि मैले भनेको मान्नु पऱ्यो उसले भनेको काम मैले भनेको जस्तो काम उसले गरिदिनु पऱ्यो ए है हो र त्यही त उसले काम राम्रो उसले काम राम्रो गऱ्यो भनेदेखि पैसा राम्रो पाउँछ राम्रो काम भनेको जस्तो गरिदिएन भने पैसा कम्ती नै पाउला उसले

हेलो हेलो

सुन्दैछौ